अब पखाला निको पार्नुको लागि घरमा गरिने उपचारहरू भनेको अब यो अम्बकको पत्ता भयो अम्बकको बोक्रा भयो त्यसलाई कुटेर त्यसको रस जुन हुन्छ त्यो रसको सेवन गरेर चाहिँ अब कम्ती गरिन्छ अन्त केराको सब्जी पनि अब त्यो हाम्रो पखाला कम्ती गर्नुलाई अब राम्रो हुन्छ भनेर भनिन्छ केरा जुन सब्जी केरा जुन खाइन्छ हामी सब्जी केराको सब्जीले पनि कम्ती गर्छ अन्त तिनीहरूले भएन भने चाहिँ अब भात बसायो भातसँग चाहिँ अरू केही नहालेर त्यो निम्बुको अचार जुन हुन्छ जुन अचार हालेको निम्बु हुन्छ त्यो निम्बुसँग भात खाँदाखेरि चाहिँ त्यसले गर्दाखेरि चाहिँ पखाला कम्ती हुन्छ भनेर भनिन्छ मलाई एक खेप पहिला पखाला हुँदाखेरि चाहिँ त्यो निम्बुकै अचारसँग चाहिँ मैले भात खाएको थिएँ त्यसले चाहिँ कम्ती गरेको थियो अन्त अब त्यतिमा नहुँदाखेरि चाहिँ अब दोकान गएर यसो छेउको कुनै औषधी पाउने दोकान गएर गएर त्यो पखालाको लागि एउटा औषधी लिएर आएर खायो भने चाहिँ अलिक छिटै राम्रो हुन्छ